भाइ भाइ टिस्टा होटलबाट भाइ बोलेको मैले हिजो खाना अर्डर गरेको थिएँ सबै कुरो ठिकै नै छ त्यसमा कोक जुस र त्यो मुलाको अचारहरू यताउता अलिक थपिदिनु नि